हाम्रो पश्चिम बङ्गाल भारतको पश्चिम बङ्गाल राज्यको राज्यमा दार्जिलिङ जिल्लामा एकदमै महत्त्वपूर्ण टुरिस्टहरको निम्ति महत्त्वपूर्ण हाम्रो एउटा दार्जिलिङको टोय ट्रेन एकदम यो विश्व विख्यात छ अनि आएर यता सिक्किम राज्यमा छाङ्गु लेक लाचा लाचुङ अब यो एकदम टुरिस्टको लागि एकदमै राम्रो आकर्षण हुने जग्गाहरू हो अनि आएर मेघालयको दाउकी नदी जहाँ से अब त्यहाँनिर नौकै चढ्नुको लागि धेरै टुरिस्टहरू जाने गर्छ त्यहाँ नौका चढ्दाखेरि चाहिँ विशेष दाउकी नदीको एउटा एकदमै क्लियर पानी सफा पानी जहाँ चढ्दाखेरि चाहिँ अब सिसामा टेकेको अनुभुतिहरू हुन्छ अनि आएर हाम्रो भारतको दिल्ली राज्यमा लाल किल्लाहरू छ ताज महलहरू भयो अब यो एकदमै टुरिस्टको बेस्ट प्लेस्टहरू हो